शिक्षा भनेको ज्ञान हो सबै मनिसले शिक्षा लिएर नै शिक्षित हुन्छ सबै ज्ञानी हुन्छ शिक्षाले सबै कुरालाई नै प्रभावित गरेको हुन्छ हाम्रो कतिपय संस्कृतिक परम्परालाई पनि प्रभावित गरेको छ किनभने मानिसहरूले कति किताबहरूबाट पढेर नै शिक्षा लिएर नै कतिवटा कुराहरू थाह नभएको कुराहरू थाहा पाउँछ उहिले उहिले हाम्रो जो संस्कृतिहरू थियो जो परम्पराहरू थियो त्यो कुराहरू सबै पढेर नै यहाँ थाहा हुन्थ्यो र थाहा हुन्छ कि हाम्रो यस्तो संस्कृति हुन हुन्छ उस्तो परम्परा हुन्छ भनेर मानिसलाई थाहा हुन्छ र त्यसरी नै त्यहाँबाट सिकेर नै आफ्नो संस्कृतिक परम्परालाई फलो गर्छ अनि उहिले जो हाम्रो बाजे बोजूहरूको संस्कृति परम्पराहरू हुन्छ त्यो पनि हामीलाई किताबद्वारा नै थाहा हुन्छ त्यो सब कुराहरू मानिसले पढने गर्छ र जानकारी लिन्छ र त्यसरी नै अरूलाई पनि सिकाउँछ बुझाउँछ र यसरी यी सबैलाई थाहा हुन्छ त्यसको बारेमा जान जानकारी पाउँछ शिक्षाले सबैलाई शिक्षित बनाउँछ र सबैलाई ज्ञान बाट्छ र सबै कुराको जानकारी दिएको हुन्छ यसैले गर्दा हामी सबै कुराको जान सबै कुरा जान्नसक्छौँ बुझ्नसक्छौँ र त्यसरी नै शिक्षाले चाहिँ संस्कृति पराम्परालाई प्रभावित गरेको छ जस्तो मलाई लाग्छ किनभने हामीले पनि पढेर नै कतिपय कुराहरूको ज्ञान पाएँ पाएको हो र मलाई चाहिँ शिक्षाले धेरै प्रभावित गरेको छ जस्तो लाग्छ